मलाई घुम्न मन लागेका ठाउँहरू धेरै छन् ती मध्ये सिलङ चाहिँ म भन्न चाहन्छु त्यहाँ गएर मलाई वाटरफल्सहरू हेर्नु मन छ र अर्को मेरो बाबा त्यहीँ निकै वर्ष जागिर खाएर बसेका हुनाले मेरो परिवारसँग मलाई सिलङ घुम्न जाने इच्छा छ दोस्रो चाहिँ मलाई साउथ कोरिया जान मन लाग्छ किनभने म धेरै साउथ कोरियन ड्रामासहरू हेर्छु र एकदिन म पनि त्यहाँ घुमेर आउने ठुलो चाहना छ